नो अँ के चल्दैछ हल्लो अँ हो बसिरहेको तिमी के गर्दैछौ अनि त यो दसैँमा के गर्ने हो म त्यहाँ तिमीहरूकोमा आउँछु कि त्यहाँदेखिन् तिमी म फर्किँदाखेरि मसँगै आऊ न यता मामाकोमा टिका लगाउनु फुपूहरूलाई सोध्दैथियो भनिदेऊ अनि त फुपूहरू ठिकै छ अँ ठिकै छ अब त यो दसैँमा चाहिँ कता कता जानुपर्ने हो अनि त म तिमीहरूकोमा आउँछु हो टिका लगाउनु त्यहाँदेखिन् हैत् उता बडाहरूकोतिर पनि जानुपर्छ होला हौ ल ल तिमी पनि बस्नुपर्छ है फेरि यता हाम्रोमा ल

अँ भयो तिम्रो ए अनि त मामा ए बोजूहरूलाई पनि सोध्दैथियो अरे भनिदेऊ ल भन न ठिकै छ त तिम्रो ए अनि जानुपर्छ दसैँमा भैलिनी खेल्छ ल दिवालीमा जानुपर्छ नि मलाई त भैलिनीभन्दा पनि देउसी खेल्न मज्जा आउँछ देउसी खेल्न जानुपर्छ होला हौ तिहारमा ल अँ अनि त ऊ योहरू स्कुल चाहिँ कहिलेदेखिन्को छुट्टी रहेछ हो अनि त

ते बाई